सुन्नुहोस् न दाजु मेरो एड्रेस त आइपुगेँ तपाईँकोमा त जिपे मात्रै रहेछ मेरोमा त पाँच सौको नोट छ क्यासै दिँदा हुन्छ तपाईँलाई खुद्रा छ तपाईँकोमा